अप्पुई कस्तो डरलाग्दो दिदी ज्वरो आएर खोकी लागेर सर घाँटी दुखेर अन्त आउनै पाइनँ भोलि चाहिँ पक्का आउँछु दिदी

त्यही दिदी कस्तो ज्वरो आयो कि अन्त आउनै सकिन अब आउँछु नि एक दुई दिन बादमा अब अलिक जाती भएर अब सर्दी लागिरहेकोछ भरे सऱ्यो भने हो ज्वरो सऱ्यो भने भनेर नि नआएको नि एक दुई दिन घरमै बसेको नि आउँछु नि हेलो बुझिनँ त डक्टर दिदी देखा देखाएको छुइनँ अब अलिक उयो के भन्छ भोलि चाहिँ जाउँ भनेको आज सन्डे पर्यो कि फेरि अन्त अन्त पैसा पनि छैन हो दिदी फेरि हो डक्टर देखाउनु तपाईँले स्यालेरी त दिदैँ दिँदैन अन्त महिना मरेको पन्ध्र दिन बादमा स्यालेरी दिन्छ अन्त अब दिदी ज्वरो आएपछि त कसरी आउनु हौ अब हिँड्नु त सक्दैन अन्त मान्छे त ल्यालक हस्पिटल देखाउनु जाउँ भनेको त्यसको माथि सन्डे परेछ अब भोलि चाहिँ जाउँ भनेको हजुर जाती भएरै आउने

अँ त्यही त अब जाती भएर आएर पनि तपाईँले अब फर्स्ट त लुगै त धुवाउँछ होला अन्त ज्वरो आइरहेको छ धुनु पर्यो यस्तो गरम छ भाडा मोल्नु पर्यो अब अलिक राम्रोसँगले ठिक हजुर हजुर हुन्छ हुन्छ होइन दिदी मेरो उयो फोनमा ब्यालेन्सै थिएन नि त कि अन्त त्यही कारणले गर्दा ब्यालेन्स भए त फोन गरिहाल्थे तपाईँले अहिले फोन गर्दाखेरि पो अन्त त्यहाँदेखिको नानीहरूलाई पनि जा गएर भनिदे न दिदीलाई ज्वरो आइरहेको छ भन्दा पनि टेर्दै टेर्दैन यिनीहरू खालि खेलिबस्छ हो अन्त नि अब एक दुई दिनमा जाती भइकिन आउँछु नि ल दिदी ल हुन्छ हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ दिदी ल राखेको दिदी